आजको चाहिँ अब अहिलेको टाइम त अब फेसबुक इन्स्टाग्राम ट्विटर जस्तो कतिवटा अहिले टेक्नोलोजी आएको छ अनि फेसबुकले राम्रो पनि गर्छ अब नराम्रो पनि अब जसको जे ऊ यो हुन्छ राम्रो सिक्नु जसलाई राम्रो सिक्नु मन छ उसले राम्रो सिक्छ अब जसको त्यही उल्टा उल्टा जग्गातिर ध्यान गयो भने चाहिँ उल्टापट्टि नै हुन्छ अब हामी जस्तो अहिले फेसबुकमा फेसबुकमा न्युजहरू हेर्छौँ यताउताको राम्रो न्युजहरू अब बताउँछ कहाँ के हुँदैछ अब अस्ति भर्खर एउटा ट्रेन लडेको थियो कहाँ जग्गाको नाम याद छैन तर ट्रेनको एक्सिडेन्ट हुँदाखेरि त्यहाँ देखाएको थियो यति मान्छे ऊ यो भयो फेसबुकमा आएको थियो टिभीमा आएको थियो इन्स्टाग्रामतिर पनि देखाउन त देखाएको थियो अहिले त्यस्तोहरू सबै जग्गातिर अहिले इन्स्टाग्राम फेसबुक भनेर आहिले सबै त्यो न्युजहरू हामीले पाइरहन्छौँ तर अब को को चाहिँ इन्स्टाग्राम भनेपछि अब भुतुक्कै हुनुखोज्छ अब इन्स्टाग्राम फेसबुक दिनभरि मन खालि त्यही फोनतिर हैन फेसबुक इन्स्टाग्रामतिरै जानुखोज्छ अब पढाइमा त्यति ध्यान लाग्दैन अब त्यही भएर आमाबाबाले पनि भन्नुहुन्छ यो टेक्नोलोजीले गर्दा यस्तो भयो उस्तो भयो तर अब को कोले चाहिँ सिक्नु खोज्छ अब टेक्नोलोजीमा सिक्ने चिज पनि त छ अब हामी म्याथ्स सिक्नु चाहन्छौँ हैन ऊ यो के भन्छ क्लासमेट एउटा एप निक्लेको थियो त्यसबाट नि त म्याथहरू सबै सक्थ्यौँ त्यहाँदेखिन्को फेरि म्याथ अनि त युट्युब छ युट्युबबाट हामी क्वेस्चनहरू निकाल्न सक्छौँ त्यहाँदेखिन्को यो गुगल छ गुगलमा चाहिँ अब सबै नै निकाल्दा पनि हुन्छ हामीले अब फेरि को को छ के हेर्न मन लाग्यो फिल्म हेर्नु मन लाग्यो भने युट्युब अरे इन्स्टाग्राममा अब रिल हेर्छ अब को कोले रिल दिनभरि रिल रिल रिल हेरिबस्नुहुन्छ फेरि को को चैँ अब त्यहाँ इन्स्टाग्राममा अब न्युजहरू हुन्छ न्युजहरू पनि हेर्छ मान्छेहरूले तर अब सबैजनाले चाहिँ एउटै गर्नु खोज्दैन अब इन्स्टाग्राममा अहिले रिल्सहरू रिल्स त सबैले बनाउन त बनाउँछ अब त्यही दिनभरि रिल्स त्यही दिनभरि च्याटिङ त्यही अहिले सबैजना खालि अब इन्स्टाग्राममा अब नाच्ने मान्छेहरू पनि कहाँ कहाँबाट चिनिन्छ म्यासेज गर्छ सबैजना म्यासेज कल म्यासेज कल भिडियो कल यस्तरी सबैजना सबैजना यस्तोमा बोल्छ बोलेर अब साथीभाइ हुन्छ अब घरको मान्छेले हेर्दा अब यो मान्छे त चिन्ने थिएन हो मेरो छोरीले छोराले कसरी चाहिँ अहिले यस्तो भयो यस्तो यस्तो सोच्थे आमाबाबालाई पनि हल्का ऊ यो टेन्सन लाग्छ अब छोरी यताउता कहाँ कहाँ को कोसँग बोल्छ छोराहरू यस्तो यस्तो सोच्छ अब फेरि त्यही हामीले पनि अब बुझ्नुपर्छ कि बेसी टाढोको मान्छेहरूसँग चाहिँ बेसी बोलेको राम्रो हैन अब चिन्ने मान्छेहरूसँग बोल्दा केही पनि छैन तर अहिले फेसबुकतिर पनि त कति घटना घट्छ फेसबुकमा यताउता बोल्ने अरे अब नराम्रो पनि हुन सक्छ तर टेक्नोलोजी राम्रोको लागि युज गर्यो भने राम्रै हो अब मान्छेहरूले राम्रै युज गर्यो भने त राम्रै हो तर त्यही पहिला जस्तो चाहिँ छैन अब अहिले हामी जे हेर्नु मन लाग्छ फोन खोल्यो नेट अन गर्यो बस हेर्यो अब नेट छैन भने फेरि कसरी हेर्ने त्यही अब फेसबुकमा अब को कोले हेर्छ भिडियो फिल्म के के धारावाहिक हेर्छ अब इन्स्टाग्राममा रिल बनाउने रिल पोस्ट फोटो पोस्ट लाइक गर्यो कोले हो त्यो हेर्ने सबैजनाको अहिले त्यही टेक्नोलोजीले गर्दा पढाइ पनि हल्का बिग्रिँदैछ सबैजनाको पहिला जस्तो पढाइ त छैन अहिले स्कुलमा पनि सर म्यामहरू हल्का फोनमै बेसी बिजी हुनुहुन्छ बेसीभाग म्याम सरहरू चाहिँ तर अब को को चाहिँ हुनुहुन्छ अब राम्रो पढाउने त्यही अब बुढो बुढो भएको म्याम सरहरू हल्का राम्रो पढाउनु हुन्छ उनीहरूले चाहिँ हैन अनि त फेरि त्यही अब टेक्नोलोजीले गर्दा राम्रो पनि हुन्छ नराम्रो पनि हुन्छ त्यो आफ्नो माथि छ कि हामी राम्रो हुने कि नराम्रो हुने